ओइ सुन् न के गर्दैछस् ए आमा आप्पाहरू अनि ठिकै छस् म पनि ठिकै छु आमा आप्पाहरू अनि ए मेरो पनि ठिकै छ अनि के गर्दैछस् ए म पनि यत्तिकै बसिरहेको नि

सुन् न तँलाई एउटा कुरा भन्नु थियो कि अँ मैले हिजो उयो के भन्छ एडिडासको सु किनेको थिएँ नि त अन्त कम्तीमा राम्रो रहेछ सेल राम्रै रहेछ अन्त चाहिँ मनपऱ्यो अन्त कम्फर्टेबल हिँड्नुहरू पनि कम्फोर्टेबल खालको रहेछ कि अँ अन्त आउँदाखेरि म तँलाई नि एउटा ल्याइदिउँ भनेर नि अँ राम्रै छ

तँलाई कति नम्बर चाहिन्छ ए अँ ल म हेर्छु कि तँ अन्त चाहिँ भन्छु नि म तँलाई वाट्सएपमा पनि पठाइराख्सु हो अन्त हेर न कस्तो लाग्यो हो अन्त कलर कुन चाहिँमा चाहियो भन् न तँलाई ल अँ अँ राम्रै रहेछ त्यो सू कम्फर्टेबलवाला रहेछ हो तँलाई पनि मनपर्छ म तँलाई पठाइदिन्छु नि ल ल ल